मेरो जि मेरो जीवनमा कि अस्ति लकडाउन भएर नि पुरा सबै पुरा साह्रो पऱ्यो हो पुरा दुःख भयो हो अन्त सबैजना मिलेर सबैजना मिलेर छोराछोरी सबैजना मिलेर हो अन्त यो कामदाम गरियो अन्त लकडाउन खुल्यो अन्त सबै ऋण तिर पुरा ऋण भएको थियो पुरा ऋण भएको थियो हो अन्त सबैजना मिलेर कमायो अन्त ऋण तिर्यौँ अन्त दोकानको सामान पुरा बिग्रिएको थियो पुरा अन्त घर घरमा गएर बेच्यो कस्तो दुःख थियो लकडाउन हो न दोकान चल्थ्यो न केही चल्थ्यो हो अन्त नानी पनि केही स्कुलको फिस ट्युसन फिस केही तिर्नु पाएको थिएनौँ अन्त कत्तो नानी पनि उत्ता काम गऱ्यो गयो बुढा पनि काम गऱ्यो म पनि यत्ताउत्ता काम गरेर अन्त बिस्तारै बिस्तारै सबै ऋण तिर्दैछु हो अन्त सबै तिरिसकियो अन्त अहिले राम्रो हुँदैछ